हाम्रो राज्यभित्रका क्षेत्रीय बोलीहरूभन्दा हाम्रो विशेषगरी म गाउँबाट बिलङ गर्ने मान्छे हो हाम्रो गाउँमा चाहिँ प्रायः लेप्चा जातिहरू छन् उनीहरूले लेप्चा भाषा प्रयोग गर्नुहुन्छ अनि हाम्रो नेपाली भाषा एकदमै कम्ती प्रयोग गर्नुहुन्छ अनि विशेषगरी खानेकुराहरूको नाम उनीहरूले क्षेत लेप्चा भाषामै उच्चारण गर्नुहुन्छ हामी पनि नेपाली भाषा कम्ती प्रयोग गर्नुहुन्छ उनीहरूले तर यताउता फाइट बाहिर गाउँदेखि बाहिर बजारहरू जाँदाखेरि चाहिँ नेपाली भाषै बोल्ने गर्दछ अनि विशेषगरी यो अहिले गाउँ बस्तीतिर टुरिस्टहरू बङ्गालीहरू घुम्ने आउ घुम्नु आउनेहरूले गर्दा चाहिँ बङ्गाली भाषा हिन्दी भाषा निक्कै प्रयोग गर्नु थालेको छ विशेषगरी गाउँलेहरूले पनि हिन्दी भाषाहरू प्रयोग गर्नु थालेको छ गाउँ गाउँमा होमस्टेहरू बनाएर हो बङ्गालीहरू आउँछन् जा घुम्छन् जान्छन् अनि यहाँको मान्छेहरूसँग हिन्दी भाषा बोल्छ बङ्गाली भाषा बोल्छ अनि यो नेपाली भाषालाई निक्कै प्रभाव पारेको जस्तो लाग्छ मलाई र यो हाम्रो नेपाली भाषा भनौँ न है एल् यसलाई चाहिँ निक्कै अरू भाषाभन्दा फरक छ धन्यवाद